हेल्लो अँ भन् न ए अँ हामीहरू यताबाट यताबाट हामी आमा आप्पा म नाना दादा बोजू बाजे सबैजना आउनुहुन्छ हौ आब अब अर्को हप्ता अर्को हप्ता चाहिँ आइपुग्छ भनौँ न एकदम रेडीसेडी गरी राखेँ ल सबै कुरा सुङ्गुरको मासुहरू सबै एक्स्ट्रा मगाइराख् यसपालि त बेसी आउँछ हो अन्त त्यहाँदेखिन् आ आमालाई भन्दै गर् सेलरोटी पोल्दै गर्नु भनेर ढुङ्रोहरू पनि यसो बनाइहाल् भन् अँ आमा आप्पा के गर्दैछ अनि त ए ल ल त्यसो भए कि हामी आउँछ भन् हो अनि त हामी आएर सबै ऊ यो गर्छ भन् न सरसल्लाह गर्नुपर्छ कता कता जानुपर्ने भनेर अँ म अँ म चाहिँ त्यहाँनिर आमालाई भनिराख् न सुङ्गुरको खुट्टाको अचार खान मन लागिरहेको छ अरे बनाइराख्नु अरे भनेर ल अलिक पिरो कम्ती हाल्नु भन् है फेरि ल अनि त ए अँ म अब यहाँबाट हेर्छु नि म तँलाई के ल्याइदिन सक्छु भएको जति अब होइन अरूहरू के के हुन्छ सामानहरू ल्याइदिन्छु नि तँलाई के चाहिएको छ अहिले फिलहाल लुगै त होला अँ लुगै ल्याइदिन्छु नि म अरू अनि त त्यतातिर के ऊ यो के भन्छ सुङ्गुरहरू काट्दैछ कति केजीहरू ल्यायो

अँ अँ अँ अँ अँ अँ अँ चार केजीसम्मन् त ल्याइराख्नु भन् न अँ सेलरोटीहरू पोल्दै गर्नु भन् अब मान्छेहरू पुरा आउँछ है घरहरू सफा गरिराख् है दसैँमा

त्यहाँ साथीहरूसँग त्यहाँ डुल्नु जानु होइन नि अब दसैँ आउन आँट्यो हामीहरू आउँदैछ उताबाट काकाकाकीहरू आउँछ होला त्यहाँ सबै हेरिराख् खानाहरू सबै एक्स्ट्रा ल्या एक्स्ट्रा ल्याउन भन्नु त्यहाँनिर फेरि पुग्दैन ए किन त्यो अब लोकलै खानुपर्छ नि त्यो अब केएफसी मगाए पनि ती पैसाको खर्च हुने हो अब त्यो लो लोकल खाए पनि त्यही राम्रो होइन अँ अँ त्यो पनि हो कि त्यहाँ त अनि त जाँदा भयो बहिनी त्यहाँ घरको सामानहरू चाहिँ हेर् कि अनि त मलाई त्यहाँनिर खुट्टाको अचार बनाइदिन भन् कि सुङ्गुरको अनि त सेलरोटी सेलरोटी चाहिँ अब दामी हुनुपर्छ है सेलरोटी चाहिँ म त यता पनि लिएर आउँछु नि त्यहाँनिर आमालाई भनिराख् अलिक बेसी पोल्नु अरे भनेर अँ अँ अँ ल ल त्यसोभए ल आमालाई भन्दे न हामी यताबाट थुप्रो आउँछ भनेर ल